हाम्रो कालिम्पोङ जिल्लामा हुने प्रोग्रामहरूमा चाहिँ कल्चरल फुड फेस्टिभल यो चाहिँ हाम्रो विन्टरमा हाम्रो फुड फेस्टिभल हुन्छ है त्यो चाहिँ स्ट्रिट फुड फेस्टिभल हुन्छ भव्य रूपमा नै पालन गर्छ यो कल्चरल फुड फेस्टिभल चाहिँ अर्को आर्चरी चाहिँ जुन चाहिँ हाम्रो यहाँ लाप्चे लेप्चाहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आर्चरी इयरली एकपल्ट चाहिँ यहाँ कुमुदिनी ग्राउन्डमा गर्ने गर्छन् उनीहरूले यो चाहिँ इयरली हुन्छ एनुअल स्पोर्ट मिट्सहरू चाहिँ हाम्रो यो फिफ्टिन अगस्त भयो फिफ्टिन अगस्तमा मनोरञ्जन एकदमै राम्रो हुन्छ अहिले जस्तै फिलहालै फिफ्टिन अगस्त इन्डेपेन्डेन्ट कपको लागि है नानीहरूको भिन्दै भिन्दै भिन्दै स्कुलहरूबाट पनि भइरहेको छ भएन यता तपाईँको फाल्टु लाइक सिक्किमहरूबाट नेपालहरूबाट अन्य अन्य स्टेटहरूबाट पनि आएर फुटबलहरू खेलिरहेका हुन्छन् यो फुटबल चाहिँ स्पोट्स मिट चाहिँ हाम्रो त्यति बेला पन्ध्र अगस्तमा खुबै रमाइलो र अनि रोचक हुन्छ